हेलो अमरदीप होटेल हिजो तपाईँले मैले अर्डर गरेको पार्सल पठाउनु भ भएथ्यो त्यो मैले सबै खाएँ तर जो चिकन चिल्लीमा तपाईँले मसालाको मात्रा अलिक धेरै हाल्नु भएको थियो त्यो भएर चाहिँ त्यो अलिक मसालाको मात्रा कम्ती गरिदिनु होला नेक्स्ट टाइमबाट पठाउँदाखेरि अनि तन्दुरी नान जो पठाउनु भएको थियो त्यसमा नि क्वान्टिटी अलिक कम्ती भयो अलिक एउटा दुइटा धेरै हाल्दाखेरि अलिक राम्रो होला कि भन्ने सुझाउ थियो नेक्स्ट टाइमबाट अलिक धेरै पठाइदिनु होला नत्र भने अर्डर क्यान्सल गर्नु पर्ला अर्को दोकानबाट लिनु पर्ला हामीले पुरानो कस्टमर भनेर हामीले त्यहीँबाट लिने गरेको छ ल हुन्छ नेक्स्ट टाइमबाट ध्यान राख्नु होला